तपाईँ मोबाइल दोकानबाट बोल्नुभएको हो ए मलाई एउटा फोन चाहिएको थियो त कुन कुन कम्पनीको फोन हुनुहुन्छ तपाईँको दोकानमा ए कति जिबी ऱ्याम हो उसको ऱ्याम कति जिबी छ मलाई अलिकति गेम सपोर्ट हुने फोन चाहिएको थियो त अनि भन्नु न फोन डिस्काउन्टहरू अलिकति के के हुन्छ कि हुँदैन कि कुन फोन हो कुन फोनमा ए कुन कम्पनीको फोन हो ए पोको मोडल चाहिँ थाहा हुनुहुन्छ ए सिक्स जिबी ऱ्याम नि पोको अर्को चाहिँ के के भन्नुभएको थियो अर्को फोनहरू के भन्नुभएको थियो के के छ अझै अर्को कम्पनी भन्नुभएको थियो नि रियल रेडमी चाहिँ कति जिबी ऱ्याम हो रेडमी फोर जिबी हो ए अनि डिस्काउन्टहरूको बात गर्नु नि त डिस्काउन्टमा बात गर्नु न त म भोलि लिन आउँछु नि त ल डिस्काउन्ट डिस्काउन्टहरू गर्नु नि भोलि म भोलि लिन आउँछु नि ल